मैले एक महिना अघि कन्सिसटेन्ट कम्पनिको स्टोरेज डिभाइस हार्ड डिस्क अर्डर गरेर चलाएको थिएँ किनेको थिएँ त्यसमा मेरो अनुभव एकदमै नमिठो रह्यो किनभने त्यो हार्ड डिस्क एक हप्तादेखि बेसी चल्न सकेन सुरुमा त्यसमा हालिएको सफ्टवेयरहरू राम्रै चल्दै थियो दुई दिनपछि सफ्टवेयरहरू पनि एकदमै एकदमै स्लो चल्न थाल्यो है कम्प्युटर पनि धेरै अड्किदै चल्ने हो अन्त मेरो फाइलहरू त्यहाँ मैले मेरो धेरै डाटाहरू सेभ गरेर राखेको थिएँ त्यो पनि मैले अन्तमा गुमाएँ मलाई एकदमै नराम्रो महसुस भयो यो तिस योभन्दा अघि कुनै पनि कुनै पनि सामान मगा मगाएको समानले यस्तो ती तितो अनुभव गराएको थिएन जुन चाहिँ यो कन्सिसटेन्ट हार्डवेयर जुन चाहिँ हार्ड डिस्क मगाएको थिएँ यसमा एकदमै मेरो तितो अनुभव रह्यो र म अरूलाई पनि सजेस्ट गर्छु कि यो चिज चै नकिन्नु भनेर है किनभने मेरो एक महिना न चल्दै चल्दै एक हप्तामै मेरो त्यो सामान बिग्रियो त्यसपछि मैले कम्पनीमा वारेन्टी क्लेम गरेँ त्यो वारेन्टी क्लेम गर्दा पनि कम्पनीले सजिलै मलाई त्यो हार्ड डिस्कको बद्ली अर्को दिन सकेन कम्पनीमा पठाएँ सरभीसिङको लागि कुनै पनि जवाब आएन धेरैपल्ट पर्खिसकेँ अहिले सम्म कुनै रेस्पन्स नै आएको छैन त्यसै कारणले त्यो है त्यो सामानमा मेरो एकदमै एकदमै तितो अनुभव रह्यो र म सबैलाई म त्यही सुझाउ गर्छु तपाईँहरूले त्यो सामान चाहिँ नकिन्नुहोस् बरु अरू कम्पनी हेरेर है अलिक राम्रै अनुभव भएको मानिसहरूसँग सर सल्लाह गरेर किनेको चाहिँ राम्रो होला